हजुर मैले सानो छँदा नै चित्रकला बनाउनु सिक्न थालेको हो सानो कक्षामा छँदा नै यो चलचित्र बनाउनु मैले त्यहीँदेखि नै मैले सुरु गरेको हो अनि मलाई धेरै कलाकारहरूले कलेजहरूमा जानकारी पनि छ यसले धेरै मदद गरेको छन् अनि मेरो आफ्नो जीवनमा आफ्नो करियरमा इच् आफ्नो चलचित्रको माध्यमबट धेरै आफ्नो इच्छा लक्ष्यहरू पनि छन् अनि यही द्वारा आफ्नो करियरहरू धेरै असल बनाउन मलाई धेरै इच्छा छ मेरो लक्ष्यहरू ठुलो छ अनि मैले यसलाई सम्पूर्ण गराउन मैले यसलाई सफल बनाउन मैले के सोचेको छु भन्नाले मेरो जुन चाहिँ कला जुनचाहिँ चाहिँ चित्र बनाउने जुनचाहिँ एउटा कला छ जुनचाहिँ मैले सिकेको छु अहिलेसम्म बालक छँदा नै अहिलेसम्म जुनचाहिँ मैले सिकेको छु यसलाई नै अझै ध्यान दिएर बनाएर यसलाई नै अझै असल रूपले बनाएर आफ्नो यो लक्ष्यलाई पुरा गर्ने योजना मैले बनाएको छु